विशेष गरी नागरिक सुरक्षाको निम्ति भरपर्दो पहल अहिलेसम्म पनि भएको छैन यस्ता ग्रामीण क्षेत्रहरू छन् जुन ग्रामिण क्षेत्रहरूमा आजसम्म पनि मानिसहरू आफ्नो अधिकारको निम्ति बोल्न डराउँछन् थानामा गएर अपराधिक मामिलाहरू दर्ता गराउन डराउँछन् आफूलाई परेका समस्याहरू भन्न डराउँछन् थानामा गएर आफ्नो दुखेसो आफ्नो गुनासो अथवा आफूलाई परेको जुन सङ्कट छ त्यो सङ्कट को बारेमा मुद्दा द दायर गर्न अथवा त्यहाँ जनाउन कम्प्लेन गर्न उजुरी गर्न समेत डराउँछन् किनभने मानिसको मनमा एउटा भय छ त्रास छ अहिलेपनि प्रशासनप्रति प्रशासनले के भन्छ प्रशासनले के गर्छ प्रशासनले हामीले भनेको कुरा सुन्छ कि सुन्दैन हामीप्रति प्रशासन सकारात्मक छ कि छैन भन्ने एउटा डर आजसम्म पनि हाम्रो समाजमा छ त्यसको एउटा कारण हामी सबै शिक्षित नभएर पनि हो आजसम्म पनि हाम्रो ग्रामीण क्षेत्रहरूमा अहिले पनि कतिवटा क्षेत्रहरूमा शिक्षाको अभाव छँदैछ शिक्षाको अभाव भएको कारणले गर्दाखेरि नागरिकहरू खुलेर आफ्ना समस्याहरू अघि राख्न हिच्किचाउँछन् डराउँछन् अथवा सम्बन्धित निकायले चाहे राजनैतिक स्तरबाट होस् चाहे सामाजिक स्तरमा होस् चाहे प्रसासनिक स्तरबाट होस् कहीँ दबाब पो आइहाल्छ कि कहीँ हामीले बोलेका कुराहरू माथि नकारात्मक प्रतिक्रियाहरू पो हुन्छ कि नकरात्मक टिप्पणीहरू पो आउँछ कि भन्ने एउटा डर हाम्रो समाजमा छ त्यो डरको कारण हामी बोल्न सक्दैनौँ अथवा बोल्न आँट गर्दैनौँ जसको कारणले गर्दा आजसम्म पनि हामी सुरक्षित बन्न पाएका छैनौँ यो कटु सत्य हो ध्रुवसत्य हो र यो कारणले गर्दा समाजमा शान्ति स्थापना हुन सकेको छैन अनि जो सोसकहरू छन् जो सामन्ती सोसकहरू छन् जसले अन्याय गर्छन् अत्याचार गर्छन् अन्याय गरेर पनि एकदम अघि बडेर उनीहरू निर्धक्क सँगले हिँड्छन् अत्याचार गरेर सोसन दमन गरेर पनि एकदमै निर्धक्कसँग अगाडि बढ्छन् यस्ताहरूलाई लगाम लगाउने एउटा कुनै निर्दिष्ट एउटा मापदण्ड अथवा बाटो अथवा कुनै एउटा नीति नभएको कारणले गर्दा आजसम्म पनि हामी धेरै ठाउँमा अशान्ति भइरहेको शान्ति स्थापना हुन नसकेको देख्छौँ यसको निम्ति सरकारले जनताको निम्ति जनतासँग सम्बन्धित अथवा जनहितमा पहल गर्न जरुरी छ जनता अगाडि आएर साधारण मान्छेहरू पनि अगाडि आएर आफ्ना गुनासोहरू आफ्ना समस्याहरू आफूलाई परेका पिर र व्यथाहरू ब्याक्त गर्न सकुन् ताकि त्यसमा कुन कसै कुनै पनि व्यक्तिले अवरोध सृष्टि नगरोस् र अर्को कुरा विशेष गरेर जुन देशमा जुन प्रकारको अपराधहरू बढिरहेको छ जुन प्रकारको घटनाहरू घटिरहेको छ अपराधहरू बढिरहेको छ यो अपराधलाई निर्मुल बनाउनु हो भने प्रशासन सक्रिय हुनु जरुरी छ प्रशासन एकदमै सक्रिय हुनुपर्छ र प्रशासनले कहीँ प्रका कहीँ कतै पनि यस्तो प्रकारको अपराधिक घटनाहरू अघि आउँदैछ भने त्यसलाई समयमै गएर प्रशासनले कारबाही गर्नु जरुरी छ जब प्रशासनले कारबाई गर्न सुरु गर्छ कारबाही गर्न सुरु गऱ्यो भने देखि आफै आफ एउटा को भावना पैदा हुन्छ अनि त्यो अपराधका दर अपराधको सङ्ख्या घट्दै जान्छ र तर जब गएर कानुनले पनि सहायता गर्दैन जब गएर कानुनले पनि त्यस्ता दोषीहरूलाई चाहिँ निर्दोष को रूपमा साबित गरिदिन्छ यस्तो भएपछि चाहिँ त्यस्ता अपराधिहरूको मनोबल बढ्छ अनि मनोबल बढेर झन बेसी अपराध समाजमा गर्ने गर्छन् यसको निम्ति चाहिँ कानुनले एकदम सक्रिय पदछेप लिएर पुलिस प्रशासनले पनि सक्रिय पदछेप लिएर काम गर्नुपर्छ र यसमा कुनै प्रकारको उच्च स्तरबाट उच्च अधिकारबाट अथवा कुनै राजनीतिक स्तरबाट पनि यस्ता अपराधिक मामिलाहरू हुँदैछ भने यसमाथि कुनै दबाब सृष्टि गरेर आफ्नो भनेर चेप्ने काम है लुकाउने काम यसलाई ढाट्ने छल्ने काम गर्नु हुँदैन यदि कसैले पनि अपराधिक कामहरू गर्दैछ भने त्यसमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्छ र यो प्रकारको कार्य भयो भनेदेखि हाम्रो समाज मा शान्ति स्थापना हुन्छ हाम्रो समाजमा अपराधिक मामिलाहरू आफै आफ घटेर जान्छ अनि कानुन व्यवस्थापन पनि सुद्रिढ हुन्छ समाज पनि सुद्रिढ हुन्छ अनि मानिसहरूमा पनि एउटा आत्माबल आउँछ कि गल्ती काम चाहिँ गर्नु नहुने रहेछ गल्ती काम गर्नेले चाहिँ सजाय पाउँछ भन्ने एउटा मान्छेको मनमा एउटा सोच जागृत हुन्छ र यो सोचलाई जागृत गराउनु र मान्छेको मनमा एउटा आत्मबल प्रदान गर्नु हो भनेदेखि चाहिँ प्रशासनले सम्बन्धित निकायले सरकारले जनहितमा जनताको निम्ति नीति निर्धारण गरेर काम गर्न जरूरी देखिन्छ